फरेन जाने इच्छा त छ नि बहिनी के गर्नु मलाई त अमेरिका इजराइल यही देशहरू जाने इच्छा छ नि त्यहाँ गएर दु ख गरे पछि यसो दु ख गरेको पनि त हुन्छ तर के भन्ने जानु कै लागि त समस्यै छ यत्रो पैसा रुपियाँ कहाँबाट ल्याउनु जाने इच्छा त छ नि बहिनी तर जान सकिँदैन किनभने मेरोमा रुपियाँ नै छैन अहिले रुपियाँ छ भने त बाहिर पनि जान पाइयो रुपियाँ छैन भने त बाहिर जान पाइएन अनि यत्रो पैसा कहाँबाट ल्याउने बाहिर जाने इच्छा त थियो बहिनी के गर्ने र